त्यो मान्छेको नाम के हो यो पानी पुरी कसरी हो यो हर्लिक्सको दाम कसरी हो यो मोबाइल फोनको दाम कति हो यो ऐनाको दाम कति हो यो पानी कसले लिएर आएको यो जर्किनमा पानी कसले हाल्यो यो प्लेट कसरी हो यो प्लेट यहाँ कसले ल्यायो यो बेड कसले साऱ्यो यो बेडको दाम कति हो यो ब्ल्याङ्केट कसरी हो यो ब्ल्याङ्केट कसले यहाँ राख्यो यो सिरानी कसले यहाँ फ्याँक्यो यो सिरानी कसरी हो यो माम कसले खायो यो माम कसले पकाएको यो सब्जी कसले पकाएको यो माम कसरी चलायो यो स्विच कसले अन राख्यो यो डस्टबिन कसले लथालिङ्ग राख्यो डस्टबिन कसले फ्याँक्यो यो कुच्चोको दाम कसरी हो यो कुच्चो कसले यहाँ फ्याँक्यो यो बस्ने टुल कसरी हो यो टुल कसले साऱ्यो यो वालमा पेन्ट गर्नु कति लाग्छ यो बल्ब कसरी हो यो बलुन कसरी हो यो सनग्लासको दाम कसरी पर्छ ए हे इयरफोनको दाम कसरी हो यो हेड ब्यान्डको दाम कति हो मेरो हेड ब्यान्ड कसैले चलायो यो काइयोको दाम कति हो कसैले मेरो चार्जर देख्यो यो चार्जर कसले यहाँ राख्यो